गाउँमा अब स्रोत नभएर चाहिँ होइन त्यो गाउँको अब पैसाको स्रोत नभएर चाहिँ अब गाउँकोहरू धेरै गरिब भएको छ गरिब भएको छ अनि अनि उयो चाहिँ यता गाउँमा त्यो भ्याक्सिनहरू हिर्काउने जस्तो होइन हेल्थ सेन्टरहरू छ निकै छ थुप्रै छ त्यता चौध माइलतिर पनि छ